म नेपाली भाषा साहित्यको विद्यार्थी भएको हुनाले पनि है उखानहरूमा धेरै मलाई अब रुचि छ है मलाई उख् उखानहरू धेरै मनपर्छ अब हामीले मानवहरूले मानव मानवले चाहिँ अब होइन समाजमा आफ्नो मानवले चाहिँ आफ्नो भाव विचारहरूलाई है अभिव्यक्त गर्नुको निम्ति अभिव्यक्त गर्ने उखान भनेको चाहिँ होइन आफ्नो भाव अभिव्यक्त गर्ने एउटा छोटो प्रभावकारी भनाइ हो है जसको कारणले हामीले आफ्नो भनाइलाई छोटकरीहरूमा भन्नु सक्छौँ होइन अब यो नेपाली समाजमा पनि अब उखानहरू चाहिँ धेरै प्रचलितहरू छ होइन जसमा चाहिँ अब मलाई धेरै उखानहरू मनपर्छ जस्तै अब मलाई मनपर्ने उखानहरू भन्नुपर्दा चाहिँ अब नाच्न जान्दैन आँगन टेढो भन्छ जस्तै त्यसको भन्नुको मतलब चाहिँ अब अब आफ्नो गल्ती हुँदाहुँदै पनि आफ्नो गल्ती हुँदाहुँदै पनि अरूलाई नै दोष देखाउने क्या त्यस्तो प्रकारको उखानहरूदेखि लिएर अब जस्तै अरू अरू उखान छ जसले मह काट्छ उसले हात चाट्छ भन्छ अब जसले परिश्रम गरेको हुन्छ जसले काम गरेको हुन्छ उसले नै त फल पाउँछ है यसको मतलब चाहिँँ त्यस्तो खालको छ अरू छ अर्को छ भुक्ने कुकुरले टोक्दैन जस्तै त्यसको मतलब चाहिँ अब अब कसै ज्यादा मानिसहरूले अब यस्तो गर्छु उस्तो गर्छु बेसी बोल्छ है बेसी अब हुनुभन्दा अगाडि नै पहिला पहिला ठुल्ठुलो कुराहरू गर्छ लास्टमा त्यो त्यो मान्छेले त्यो कामहरू गर्नु नसक्ने होइन त्यस्तो प्रकारकोहरू छ अनि अर्को उदाहरण अर्को उखानहरू भन्नुपर्दा बाहिर रुमाले भित्र गुन्द्रुक उमाले जस्तै अब बाहिर चाहिँ एकदमै राम्रो प्रकारको है देखावटीहरूपना देखाउँछ तर भित्री चाहिँ उसको मनमा कति प्रकारको आडम्बरहरू हुन्छ है त्यस्तो प्रकारको उदारणहरूदेखि लिएर अरू यस्तो उखानहरू छ